भारतीय स्वास्थ्य सेवा प्रणाली इन्डियाको वान साइड राम्रो पनि छ अर्को साइड नराम्रो पनि छ अनि नराम्रो साइड चाहिँ त्यो हो कि इलिट्रेसी ज्यादा छ इन्डियामा ओभर पपुलेसन पुवर स्यानिटेसन सेफ्टी अफ् हुमेन हुमेन एन्ड मतलब पल्युसन इन्डियामा अहिले पनि यस्तो प्लेसेसहरू छ जुन प्लेसमा राम्रो राम्रोसँगले मतलब हस्पिटल्सहरू छैन हेल्थ सेन्टर्सहरू छैन वासरुम पब्लिक टोइलेटहरू छैन जसले गर्दा मान्छेहरूलाई मतलब प्रब्लम हुन्छ कतितिर ट्राभल गर्ने बेलामा अनि अगर मतलब त्यो प्लेसमा वासरुम टोइलेटहरू छ भने पनि मतलब त्यो प्लेस अनहाइजेनिक हुन्छ मतलब पानीहरू हुँदैन त्यसले गर्दा मतलब प्रब्लम्स हुन्छ बाहिरतिर गएर मतलब बाहिरतिर गएर टोइलेटहरू गर्नुको लागि पनि प्रब्लम हुन्छ अनि अरू पल्युसन पनि पल्युसन यति मतलब ज्यादा हुन्छ कि मतलब वाटर वाटर पल्युसन एयर पल्युसन पल्युसन ज्यादा हुन्छ त्यसले गर्दा ग्लोबल वर्मिङहरूको ग्लोबल वर्मिङहरू बढ्छ त्यसले गर्दा टेम्प्रेचर एकदम इन्क्रिज हुन्छ त्यो पल्युसन पल्युसनकोलाई हामीले मतलब प्लास्टिकको चिज प्लास्टिकको थिङ्क्सहरू कम्ती युज गर्नुपर्छ आफ्नो आफ्नो कन्ट्री आफ्नो लागि अनि करप्सन्स करप्सन्स ज्यादा छ पुवर स्यानिटेसन्सहरू छ मतलब कुनै मतलब वाटर पब्लिक एरियामा वाटर ट्यापहरू हुन्थ्यो तर मतलब त्यो प्लेसको पानी एकदम मैला हुन्छ मतलब यी मतलब ड्रिङ्केबल हुँदैन त्यो पानीहरू सबै मतलब एकदम मतलब पुवर कन्डिसन्समा हुन्छ त्यो पानीहरू अन्त मतलब अनि मतलब ओभर पपुलेसन ओभर पपुलेसन मतलब त्यो ओभर पपुलेसन मतलब सिरियस इसू हो इन्डियाको लागि किनकि ओभर पपुलेसनले गर्दा मतलब राम्रो जब भ्याकेन्सिसहरू पनि पाउँदैन मान्छे ओभर मतलब जब भ्याकेन्सिसहरू पनि पाउँदैन मान्छेहरूले अनि म त्यस कारण मतलब अहिले मतलब राम्रो गरेको छ मतलब कन्ट्रीले मतलब लाइक एनजिओस एन्ड अल एन एनजियो लाइक फ्यामिली प्लानिङ